मेरो परिवारमा भन्नुपर्दाखेरि चाहिँ विशेष मेरो परिवारमा आमा बहिनी म तिनजनाको परिवार छौँ बाबाजति मेलाम मेरो उमेर साढे पाँच सालको थियो त्यति बेला बाबा बित्नुभएको थियो त्यस पछाडि आमा बहिनी अनि म अहिलेसम्म आफ्नो जीवनयापन गर्दै आइ आइरहेका छौँ विशेष आजभन्दा धेरै वर्ष अगाडि हामी अहिले बसेको हाम्रो यो बसेको ठाउँहरू भन भन्दाखेरि अर्कै ठाउँमा थियौँ नि त त्यो बेला लाभा पास्टिङ कमान भन्ने ठाउँमा थियो त्यति बेला हामी वहाँनिर एकदम दुर्गम क्षेत्रमा बस्ने गर्थ्यौँ त्यति बेला यातायातको सुविधा पनि थिएन बजार आउनको लागि पनि एक डेढ घन्टा पैदल हिँडेर आउनुपर्थ्यो त्यति बेला आमा बहिनी म बजार आउनु आउने गर्थ्यौँ सँगै आउने गर्थ्यौँ दसैंको लुगा किन्नको लागि कोही बेला स्कुलको ड्रेसहरू सिलाउनको लागि कोही बेला घरका सरसामानहरू खरिद गर्नको लागि हामी सँगै आउने गर्थ्यौँ अनि साथ साथमै परिवार भन्दाखेरि चाहिँ अब कस्तो हो भन्दाखेरि एउटा परिवार भनिसकेपछि खालि आफ्नो जिम्मेवार अनि जिम्मेवारी अथवा जरुरतहरू पुरा गर्नको लागि मात्रै नरहेर चाहिँ यो आफ्नो जिम्मेवारी पनि पुरा गर्नको लागि पनि परिवार हो हुनुपर्छ अथवा परिवार भएको हुनुपर्छ जस्तो मलाई लाग्छ साथसाथै अब त्यस पछाडि हामी जब दुर्गम क्षेत्रबाट बसाइँ सरेर फेरि यहाँ कालिम्पोङको बाह्र माइलमा आइपुगेपछि पनि हामी तिनजना बहिनी म आमा थियौँ र धेरै वर्षअगाडि बहिनीको बिहे भइसकेपछि अहिले हालै हामी आमा र म मात्रै घरमा बस्दै आइरहेका छौँ र साथीको बारेमा भन्नुपर्दाखेरि चाहिँ अब साथीहरू चाहिँ कस्तो खालको भन्दाखेरि अब कस्तो साथीको विषयमा चाहिँ व्य व्यख्यान गर्नुपर्ने भन्दा अलिकति मलाई पनि भन्न अप्ठ्यारो हुन्छ किनभने अब सानो विद्यालयदेखि पढ्दै पढ्दै आउँदाखेरि साथीहरू भन्ने समय सीमित समयको लागि सीमित साथीहरू बनिँदै जान्छन् अनि अब जब अध्ययन बढ्दै जान्छ अलिकति उच्च शिक्षा लिनको लागि हामी स्कुलबाट बाहिर निस्किन्छौँ कलेजहरू पुग्छौँ त्यति बेलादेखि नै मनोस्थितिका साथीहरूसँग भेटघाट हुन्छ विद्यालयमा बेग्लै किसिमका साथीहरूसँग भेटघाट हुन्छ तर अब जति बेला मैले उच्च शिक्षा सकेर कालिम्पोङ कलेजमा विद्यार्जन गर्नको लागि म गएँ त्यति बेला भने मेरो साथीहरू भने नितेश नारायण प्रदेशहरूसँग भेटघाट भयो अनि उनीहरूको व्यवहार भने यस्तो किसिमको थियो कि उनीहरूमा कहिले पनि तनाउ भने देख्न सकिनँ कहिले पनि मलाई अनुभव भएन अनि उनीहरूसँग भेटघाट गर्दाखेरि मैले मेरो मनको अनि दिमागको कतिवटा समस्याहरूलाई भुलेर उनीहरूसँग रमाउन सकेँ अनि उनीहरूसँग घुम्न जान्थेँ कहिलेकाहीँ पिक्निकहरूतिर गइन्थ्यो वनभोजतिर गइन्थ्यो अनि त्यसरी घुम्नजाँदाखेरि धेरै प्रकारको परिस्थितिहरूसँग उनीहरू परिस्थितिहरू विषयमा उनीहरूसँग बातचित हुन्थ्यो अनि धेरै समस्याको समाधानहरू उनीहरूद्वारा मलाई पनि दिने गरिन्थ्यो मैले पनि उनीहरू समस्यामा परेको बेलामा धेरै सुझाउहरू दिने गर्दथिएँ अनि यसरी समय बित्दै गएसकेपछि जब कलेज सिद्धियो त्यति बेला हाम्रो साथी अनि मित्रता भने आफ्नो आफ्नो दिशातर्फ लाग्यो अनि त्यति बेला अनुभव भयो कि जब आफ्नो आफ्नै दिशातर्फ लाग्यो सकेपछि त्यति बेलाको अनुभव भने एक प्रकारको नरमाइलो खालको थियो कस्तो नरमाइलो भन्दाखेरि खाँदैगर्दाखेरि आधा पेट खाइसकेर छोडेको खाना जस्तो न भोक मरेको छ न आफूलाई सन्तुष्टि पाएको छ त्यस्तो प्रकारको अनुभव भएको थियो तर एउटा समय अनि परिस्थितिले गर्दा अनि प्रकृतिको नियमले गर्दाखेरि यो समस्या अनि यो समय पनि सबैको जीवनमा आउने अनुभव मैले साथीहरूको यो बिछोडबाट पाएँ तर समयको परिस समय सँगसँगै समय बित्दै जाँदाखेरि जब मैले आफ्नो घर छोडेर सिलगढीमा गएर एउटा काम आफ्नो गर्न जाँदाखेरि फेरि त्यही साथीहरूसँग भेटघाट गर्ने मौका पाएँ त्यही साथीहरूसँग सँगै बसेर काम गर्नै मौका पाउँदाखेरि त्यति बेलाको फेरि उनीहरूको अनुभव उनीहरूको व्यक्तिगत व्यक्तिगत उनीहरूको विचार उनीहरूको आफ्नो परिस्थिति अनि उनीहरूको विचारधारा बेग्लै पाउँदाखेरि फेरि एउटा नयाँ साथीहरू पाएको जस्तो अनुभव भयो अनि नयाँ जीवनमा आफू गएको जस्तो अनुभव भयो अनि एक समय सबैको जीवनमा सायद आउनुसक्छ किनभने आफूले जीवनमा गरेको सङ्घर्ष गर्दाको पनि कुनै सङ्घर्ष अथवा आफ्नो परिश्रमको प्रतिफल नपाउँदाखेरि जुनै अब एउटा मनोस्थिति आउन जान्छ अनि चिन्ता अनि एउटा एनजाइटी जस्तो समस्याले मानिसहरूलाई घेरिरहेको बेलामा त्यो समस्याबाट निस्कनको लागि मलाई अथवा मैले अथवा त्यो साथीहरूलाई हामी सबैजना त्यस्तै स्थितिमा पुगेको थियौँ सबैजना यस्तो स्थितिमा पुग्छ अनि त्यति बेला चाहिँ हामीले साथीहरू सबैजना मिलेर एउटा एकाअर्कालाई प्रोत्साहन गर्ने अनि एकअर्कालाई कुनै विषयमा जानकारी दिने अनि एकअर्कालाई आफ्नो अथवा उनीहरूको भविष्य कस्तो प्रकारले निर्धारित निर्धारण गर्ने कस्तो प्रकारले कल्पना गर्ने यो विषयमा हामीले छलफल गर्दाखेरि धेरै प्रकारको सकारात्मक ऊर्जा हाम्रो दिमागमा उत्पन्न भएको अनुभव गरेँ मैले साथीहरूसँग भेट्दाखेरि अनि अन्त्यमा जीवनमा सबैभन्दा खुसी बस्ने अथवा खुसी रहने उपाय भनेको नै पहिलो परिवार जब परिवारसँग खुसी बस्न सकिनेछ अनि दोस्रो भनेको साथीहरूसँग मित्रहरूसँग खुसी बस्न सकिनेछ किनभने यदि दुईवटासँग हामीले सम्बन्धलाई एकदम सुमधुर बनाउन सक्यौँ भने जीवन सार्थक भएर जानेछ जस्तो मलाई लाग्छ